हेलो हजुर

अब भोलिको इभिनिङदेखि स्टार्ट गर्नुपर्छ होला किनभने अब आज त इन्फर्महरू गर्नुपऱ्यो हो अन्तखेरि चाहिँ आजदेखि आज चाहिँ इन्फर्म गरिराख्नु पर्छ र सेलेक्ट गरिराख्नु पर्छ को को नानीहरूलाई कुन चाहिँ कुन चाहिँ इभेन्टमा हाल्नु हो भनेर हो अन्तखेरि चाहिँ त्यहाँबाट चाहिँ भोलिदेखि चाहिँ अब अलिकति ढिलो हुन्छ भनेर अब पेरेन्ट्सहरूलाई पनि अब इन्फर्म गरिदिई राख्नुपर्छ हो अन्त त्यसरी नै अब नाच्ने स्टुडेन्टहरूलाई नाच्नेमा गीत गाउनेहरूलाई गीत गाउनेमा एन्थमहरू अब अलिअलि मार्चपास्टहरू पनि हुन्छ हो अन्तखेरि मसिनो नानीहरूलाई ड्रिलहरू पनि गराउनुपर्छ चिफगेस्टहरूको अगाडि होइन अनि तपाईँ हजुर हजुर हजुर हजुर हजुर डेकोरेसनहरू पनि सुरु गर्नुपर्छ होला भोलिदेखिको हो अनि ए हजुर हजुर हजुर म पनि के फ्ल्यागहरू अब के के गर्नुपर्छ टेलरहरूलाई दिइराख्नु पर्छ होला नापजोख गरेर हो त्यो पोडियमको लागि अन्त त्यो फ्ल्यागहरू पनि म टेलरलाई दिइराख्छु अन्तखेरि अब टेबल क्लोथहरू पनि के लाग्छ चियरहरू पनि अरेन्जमेन्ट गर्नुपर्छ होला हो अन्त त्यो तपाईँ पनि अब त्यहाँ स्टाफहरूलाई भन्दै गर्नुपर्छ हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ